ए हजुर हो त लक्की मिस हो तपाईँ ए भन्नु होस् न मिस अब गर्नु पऱ्यो नि है स्कुलको लागि त है अब त मार्च पास्ट गरौँ होला हो मार्च पास्ट हजुर

उयो गरौँ न क्लास टेनदेखि गरौँ न इलेभेन टुवेल्भकोलाई गऱ्यो भने राम्रो हुन्छ

हजुर हजुर हुन्छ ड्रिल गरौँ अन्त एउटा त्यहाँ चाहिँ उयो गरौँ न मिस प्राइमेरीकोलाई चाहिँ एउटा नेपाली डान्स गराइदिउँ एउटा हाम्रो जातीय डान्सहरू है एउटा राखौँ न नेपाली राम्रो

हजुर नेपाली डान्स हजुर अरू त अरू त के छ र नेपाली डान्स दुइटा तिनवटा तर अब तिनवटा गरौँ गरायो पछि एकदम राम्रो गरौँ न फर्स्ट सेकेन्ड त ल्याउ न यसपालि है राम्रो अब हामी खटेर गरौँ न सबैजना हजुर हजुर हजुर हजुर सल्लाह गरौँ न हामी मिसहरू मिसहरू धे एक दुइजना सल्लाह गरौँ न ल राम्रोसँग सल्लाह गरेर है एकदम राम्रो गरौँ न एउटा राम्रो गरेर एउटा प्राइज हात पारौँ फर्स्ट सेकेन्ड त बनाउ न नानीहरूलाई हजुर हो त राम्रो हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर डान्स त नेपाली डान्स त ऊ डान्स त ऊ हजुर हजुर डान्स त उषा मिसले राम्रो सिकाउनु हुन्छ नि मिस उहाँलाई लगाउनु पर्छ ह हुन्छ हुन्छ स्कुलमा भेटेर गरौँ न ल बातचित सबैजना भेला भएर हुन्छ राखे ल